म भारतको ले लदाक भन्ने ठाउँमा भ्रमण गर्नु चाहन्छु बाइकबाट कारण मैले यहाँ मेरो साथी भाइहरूलाई ले लदाकमा ग्रुप भएर दस बिसजानाको ग्रुप भएर उनीहरू सबैजाना एभ्री प्रतेक वर्ष उनीहरू भ्रमण गर्नु जान्छ मलाई पनि यो भ्रमण गर्नु बहुत इच्छा छ अहिलेसम्म गरेको छुइनँ म अरूलाई पनि सिफारिस गर्छु कि भाइ यो ठाउँमा बाइकमा भ्रमण गर्नु एउटा आफ्नोमा एउटा रमाइलो आफूलाई खुसी पार्नु आफूलाई एउटा लामो जग्गामा गएर एउटा एउटा अनुभव गर्नु बहुत इच्छा छ भोलिको दिन मेरो नानीहरूलाई म आफ्नो यो अनुभव बताउनु सक्छु उहाँहरूलाई पनि यसको लागि प्रोत्साहित गर्नु सक्छु कि भाइ भ्रमण गर्नु छ भने बाइकमा ले लदाकमा जरुर जरुर जानु